यो पशुखेल सम्बन्धीबारे मलाई धेरै ज्ञान त छैन त्यही पनि मेला जाँदाखेरि सर्कसमा बाख्रा हात्ती

बाँदर खेलेकोहरू अलिअलि मलाई थाहा छ यो बाख्रा त्यो एउटा सानो डोरीमा हिँडेको यो बाँदरले बाँदरले खेलहरू देखाएको मालिकले जे जे गराउँछ त्यही त्यही त्यही त्यही गरेको र हात्तीले फुटबल सुँडले खेलाएकोहरू मैले हेरेँ मलाई अलिकति मलाई त्यति जानकारी छ र यो भाले जुधाइ भाले जुधाइ चाहिँ मेरो एकदम मनपसन्द खेल हो यो भाले जुधाइमा चाहिँ दुई पक्ष हुन्छ दुई पक्षमा बाजी हुन्छ र भारेल भाले लडाइँ हुन्छ र अरू अडियन्सहरूले पनि त्यसमा बाजी लगाएको हुन्छ धेरै धेरै पैसाको बाजी हुन्छ त्यसमा एकदम खत्रा खेल हुन्छ त्यो दुइटा भालेको बिचमा खेल हुन्छ दुइटा भालेको खट्टामा चाहिँ चुप्पी बाँधिदिएको हुन्छ त्यो चुप्पीले चाहिँ भाले भाले भाले भाले बिचमा एट्याक गर्छ र यस्तो डरलाग्दो खेल हुन्छ त्यो खेलमा अर्को भालेले अर्को एउटा भालेले अर्को भालेको ज्यान पनि लिनसक्छ र घाइते हुन्छ कोही बेला कोही बेला यत्तिकै प्वाइन्टको खेलाउँदा एउटा भा एउटा भालेले अर्को भालेलाई पोइन्ट बेसी गरेर विजय पनि हुन्छ र त्यही खेलमा एउटा भालेले त्यो खुट्टामा चुप्पी चुप्पी चुप्पीले खुट्टामा भएको चुप्पीले घिच्रोमा एट्याक गरेर मारिदिनु नि सक्छ यो यो खेलमा चाहिँ केही भन्न सक्दैन र जो त्यो भाले जुनको जो मालिकको भालेले अर्को भालेलाई मार्छ त्यो मालिकले पैसा पनि लान्छ त्यो भाले पनि लान्छ भालेको मासु पनि खान्छ र यत्ति हो